दार्जिलिङ जिल्लामा मुख्य शैक्षिक संस्थाहरू भनेको अब पोलिटेक्निकको यो सेन्टर भयो हाम्रो कर्सियङको अन्त दार्जिलिङको यो कलेजहरू भयो सेन्ट जेभियर कलेज छ त्यहाँबाट अन्त दार्जिलिङ गभर्मेन्ट कलेज हुन्छ अन्त त्यस्तै कलेजहरू भयो अरू शैक्षिक व्यवस्था भनेको अब स्कुलहरू त धेरै नै छन् अन्त त्यो छोडेर अब यता अलिक मुनि सहरतिर आउँदाखेरि दार्जिलिङ जिल्लाको एसएमआइटी छ आइआइएएस यो तपाईँको होटेल म्यानेजमेन्टको जुन भनिन्छ अन्त अर्को चाहिँ एसएमआइटी उयो छ एसआइटी छ अन्त स्कुलहरू धेरै नै छन् यता पनि अनि त्यहाँबाट आइटी सेन्टर छ यो सेभोक मोडको त्यहाँ त्यसरी नै धेरै नै शैक्षिक संस्थाहरू छन् दार्जिलिङ जिल्लामा पनि स्कुलको शुल्कहरू आज कल त धेरै नै बढेर गएको छ हामीले पढ्दाखेरि धेरै कम्ती थियो साढे तिन सय चार सय गरेर पढेको याद छ मलाई अहिले पनि अहिले त सानो सानो सानो कक्षाकै साढे सत्र सय अठार सय गरेर छ त्यो प्राइभेटमा त त्यस्तो छ गभर्मेन्ट चाहिँ अलिक सस्तो रहेछ तर अब गभर्मेन्ट आज कल मान्छेले त्यस्तो पढाउन खोज्दैनन् किनकि गभर्मेन्टमा त्यस्तो पढाइ राम्रो हुन्छ जस्तो लाग्दैन मान्छेहरूलाई त्यहाँको जुन हाम्रो अध्यापकहरू हुनु हुन्छ उहाँहरू आइदिनु हुँदैन कि त राम्ररी पढाइदिनु हुँदैन त्यसले गर्दा गभर्मेन्टमा त्यस्तो पढाइँदैन नानीहरूलाई चाहिँ अन्त अब मानिसहरूलाई मन पराउने विषयहरू भनेको अहिले त अब चल्ती त्यही हो पोलिटेक्निक यसो टेक्निसियनको कामहरू भयो त्यहाँबाट अन्त कम्प्युटरको कामहरू भयो अलिक अलिक इन्ट्रेस्ट दिएर गर्नेहरू सोचिन्छ पनि केही कामहरू लाग्छ कम्प्युटरहरू सिक्यो भने चाहिँ भनेर अनि अब अरू भनेको म्यानेजमेन्टको कोर्सहरू भयो होटेल म्यानेजमेन्टहरू भयो अन्त कोही कोही हाम्रो चेली बेटीहरूो यो एयर हस्टेसतिर पनि जाने गर्छन् अन्त त्यस्तै नै छ त्यस्तै छ अब यो विषयहरू मन पराउने विषयहरू चाहिँ